मैले जानेको अन्य भाषाहरूसित नेपाली भाषाको तुलना गर्नु पर्दा चाहिँ मलाई लाग्छ कि नेपाली भाषा चाहिँ अब एउटा मेरो मातृभाषा भएर पनि होला तर अब सानैदेखिको बोलेर होला मलाई राम्रो लाग्छ मलाई सजिलो लाग्छ है अनि म यही भाषामा सबै कुरा उयो गर्नु पनि सक्छु व्याख्या गर्नु पनि सक्छु होइन तर अन्य अन्य भाषाहरू पनि छ म बोल्नु सक्छु जान्दछु होइन हिन्दी भाषा इङ्ग्लिस पनि जान्दछु अलिअलि हो अनि बङ्गाली पनि जान्दछु अलिअलि तर अब ती त्यो भाषाहरूमा चाहिँ जति अब हाम्रो नेपाली भाषामा जतिवटा शब्दहरू जतिवटा वर्ड्सहरू हुन्छ त्यस्तो चाहिँ अरू अन्य कुनै भाषामा पाएको जस्तो लाग्दैन र मलाई मेरो आफ्नो भाषै राम्रो लाग्छ